आजकलको जुगमा खेलकुदमा महिलाहरूको उपस्थिति निकै नै भएको छ त्यसले गर्दा हाम्रो देशलाई पनि त्यसले गर्दा पनि थुप्रो प्रकारले फाइदा पनि हुँदैछ आजकलको युगमा पहिलादेखि हामीले कम्पेर गऱ्यो भने पहिलादेखि यो जो अहिले निकै खेलकुदमा महिलाहरूको पार्टिसिपेसन बडिरहेको छ बढेको कारण गर्दाखेरि अहिले सबै समाजदेखि लिएर देशदेखि लिएर सबैले रुचि त्यसपट्टि रुचि महिलाको पार्टिसिपेसन हुनुपर्छ भन्ने रुचि दिइरहेको छ त्यसले गर्दा म मान्छु कि महिलाको आजकल पार्टिसिपेसन निकै नै बडिरहेको छ उहाँहरूले अब खेलकुदमा ठुलो पनि उपलब्धि पाउन सक्नु हुनेछ जस्तो अहिले फिलहाल हेऱ्यो भने हाम्रो लन टेनिसमा जस्तो सानिया मिर्जाले ब्याडमिन्टनमा जस्तो पिभी सिन्धुले उपलब्धि प्राप्त गरेको छन् त्यसरी नै अरू महिलाहरूले पनि खेलकुदमा उपलब्धि प्राप्त गर्नु सक्नु हुन्छ र अहिलेको जुगमा सबै कुरोको फेसिलिटी उपलब्ध भएकोले गर्दा त्यसलाई पाउनु पनि अलिक सजिलो परिरहेको छ त्यसले गर्दा म मान्छु कि अहिले खेलकुदमा निकै नै महिलाहरू अगाडि बडिरहेको छ र उहाँको उपलब्ध उपलब्धि निकै नै बडेर गइरहेको छ अहिले पनि हेऱ्यो भने निकै हाम्रो महिला टिमले महिलाहरूले आफ्नो देशलाई आफ्नो देशलाई आफ्नो देशलाई निकै अगाडि बडाइरहेको छन् खेलकुदले गर्दा